काम बाहेक अब अरू मेरो त घुम्ने इच्छाहरू छ कति जग्गा घुमेको छु म अझै पनि घुम्ने इच्छाहरू छ अन्त अब मलाई धेरै कुरोहरू इच्छाहरू चाहिँ अब फुलहरू रोप्नु यसो सिलाइ बुनाइ गर्नु टाइम पाउँदाखेरि अब म त कति कुरो त घरको कामले पनि म व्यस्त हुन्छु र यसो भ्याउँदाखेरि चाहिँ अब सिलाइ बुनाइ गर्नु रोप राप गर्नु अन्त यसो सालमा एकपल्ट चाहिँ कहीँ गोएर घु कहीँ कहीँ जानु मन लाग्छ म आफ्नो दिदी बहिनीहरूसँग घुम्न जान्छु प्रायः जस्तो अस्तिको पाली हामी गयो कलकत्ता त्यहाँदेखि पिच्छे हामी गयो नेपाल योपालि चाहिँ हामी कता भन्दा पनि गोवा जाने बिचार छ र पुगीसरी आएछ भने चाहिँ घुम्न जाउँला